दादा म फल्ना फल्ना जग्गाबाट बोलेको र तपाईँको रेस्टुरेन्टमा के के के भन्छन् खाने सामानहरू पाउँछ र त्यो त्यो सामानहरू पर्छ र हाम्रो घरमा चाहिँ सानो बत् दादाको बा दादाको छोराको बर्थडे छ र र के भन्छ महिमानहरू चाहिँ बाह्र या बाह्र बजीतिर आइपुग्नु आइपुग्छ र तपाईँहरू छिट्टोभन्दा छिट्टो के भन्छ पुर्याइदिनु होस् मैले जे जे अर्डर गरेको थियो त्यो सामान र जुसहरू चाहिँ अगाडि पठाइदिनु होस् र जुसहरू चाहिँ अगाडि पठाइदिनु होस् र थुप्रै आउँछ होइन घरमा अनि के भन्छ घरमा पनि खाना पकाउनु भ्याउँदैन त्यही भएर तपाईँहरूलाई भनेको हो त्यो के भन्छ अर्डर गरेको हो र तपाईँहरू पनि टाइममा पुर्याइदिनु होस् जुसहरू चाहिँ होइन टाइममा पुर्याइदिनु होस् र तपाईँहरूलाई पनि त टाइम लाग्छ होला टाइम लाग्छ होला र खानाहरू पनि मजाले बनाएर पठाइदिनु होस् र यो पार्टी चाहिँ हाम्रो लागि होइन इम्पोर्टेन नै हो दादु दादाको छोराको अब यो फर्स्ट बर्थडे गरेको हो र थुप्रै मान्छेहरूलाई बोलाएको छ थुप्रै मान्छेहरूलाई बोलाएको छ